नेपाली भाषाहरूको लागि विकासमा प्रभाव यस्तो गर्दैछ कि जस्तो कि हाम्रो यता हिल्समा होइन नेपाली नै बोल्छ प्राइमेरी स्कुलदेखिको लिएर हाई हायरमा पनि पढाउँदा नेपाली बोल्छ हरेक चिठीहरू सबै नेपालीमै उयो गर्छ होइन अन्त साथी भाइहरूसित यसो टिचर्सहरूसित पनि बोल्दा नेपालीमै हो मातृ भाषा नेपालीमै बोल्छ होइन अन्त यति नै हो भनेको होइन